हेलो हजुर भन्नु होस् हजुर हो त हजुर तपाईँको नाम के हो के हो अनुराधा बोलेको ए तिमी मेरो स्टुडेन्ट हो तिमी मेरो स्टुडेन्ट हो ए केको लागि कल गरेको थियौ ए ट्रेनिङको भनेको अब त्यो अप कमिङ अर्को महिनादेखि गरौँ कोचिङको टाइपको हुनु आँटेको छ त्यही कारणले गर्दा फेरि चाहिँ ट्रेनिङ्सहरू चाहिँ यो पालि कस्तो प्रकारले लिन्छु म तिमीहरूको भन्दाखेरि चाहिँ नि ट्रेनिङ्सहरू अहिलेदेखिको नै म गराउदिनँ म म तिमीहरूलाई इन्फर्मेसन दिन्छु ग्रुपतिर ट्रेनिङ कहिलेदेखिको गराउँछु भनेर म तिमीलाई डेट दिन्छु नि ल अनि एउटा प्याटर्न जस्तो बनाइदिन्छु जुन चाहिँ तिमीहरूले फलो गर्नु पर्छ म पनि हुन्छु त्यहाँ म सिकाउँछु यस्तो यही प्रकारले चाहिँ हामीले त्यही प्याटर्नहरूलाई त फलो गरेर चाहिँ म तिमीहरूलाई सब इन्फर्मेसन दिन्छु नि ल हुन्छ अरू केही कोइसनहरू छ भने सोधी राख्नु हजुर हुन्छ हुन्छ